मलाई पकाउनु मन पर्ने प्रकारको खानाहरू त थुप्रो छ अब धेरै नै छ किनभने अब हामीलाई चाहिँ नयाँ नयाँ आइटमहरू ट्राई गर्न मन पर्छ है घरमा अब सधैँ डेली युजको लागि त हामी सधैँ त्यही हो दाल भात सब्जी पकाइन्छ है कोही बेला मोमोहरू खानु मन पऱ्यो भने मोमोहरू पकाइन्छ प्रायः प्रायः त मोमो खानु मन पऱ्यो भने मोमोहरू पकाइन्छ है र पाहुना पातहरू आउनुहुँदाखेरि अब धेरैवटा आइटमहरू बनाइन्छ अब कतिवटा सब्जीको पकवानहरू धेरै प्रकारको बनाइन्छ र मोमोहरू पनि बनाइन्छ है र किन भन्नु पर्दाखेरि चाहिँ अचारहरू पनि दिइन्छ धेरै प्रकारको न्युट्रेलाको तिलहरू हालेर अचार भयो धुलो अचारहरू भयो हैन कतिवटा कुरा अब स्विट डिसहरूमा भयो कस्टर्डहरू भयो खिरहरू भयो है आइसक्रिमहरू भयो खाना खाएर हो यस्तो कतिवटा कुराहरू अब मन लाग्छ किन भन्नाले चाहिँ अब पाहुनाहरू आउनु हुँदाखेरि गेस्टहरू आउनु हुँदाखेरि जस्तो घर फेमिलीमा दसैँ दिवालीहरू हुँदाखेरि चाहिँ राम्रो राम्रो पकवानहरू गर्नु मन पर्छ किनभने अतिथि देव भनिन्छ होइन अब पाहुनालाई चाहिँ एकदमै खुसी पार्नु भनिन्छ नि त त्यतिबेला चाहिँ अझै मज्जाले खानाहरूको परिकारहरू बनाएर चाहिँ मज्जाले नै उनीहरूको स्वागत अब अतिथि सत्कार गर्नु मनपर्छ त्यही कारणले चाहिँ राम्रो पकाउनु मन पर्छ